मलाई फुल फल वा तरकारी सबै प्रकारको बिरुवाहरू रोप्न मनपर्छ फुल फुलहरूमा सयपत्री गोदावरी मखमली एजेलिया डेलिया अर्किड गुलाब लालुपाते इत्यादि फलमा अम्बक सुन्ताला केरा नस्पती आरुचा सब्जीमा धनिया टमाटर खोर्सानी सिमी मटर बन्दाकोपी फुलकोपी मुला साग तोरी मेथी काँक्रा घिरौला इस्कुस सिमी इत्यादि रोप्न मनपर्छ र मलाई बागवानीको काम गर्न औधी मनपर्छ यसैले मेरो फुर्सदको समयको सद् उपयोग हुन्छ साथै आफ्नो बारीमा उम्रेको अर्ग्यानिक

तथा सब्जी तरकारी खाना पाइन्छ फुलहरूले बगैँचा सुन्दर बनाउँछ यसको वासनाले घर आगन नै मगमग हुँदछ फुलको रस पिउन मौरी भमरा पुतलीहरू आउने गर्दछ चरा चुरुङ्गीहरू आएर वातावरण नै राम्रो बनाउँछ